हजुर दार्जिलिङ टुर्स एन्ड ट्र्याभल्सबाट बोल्नुभएको है बहिनी ए म सिलगढीबाट बोलेको कि दार्जिलिङ घुम्नु आउँ भनेर नि अन्त के कसो गाडीहरू कसरी पाउँछ तपाईँहरू पठाउनु हुन्छ हुँदैन होटलहरू घुम्ने जग्गाहरू यसो भनिदिनुहोस् न हौ प्याकेज कतिको हुन्छ भनिदिनुहोस् न मलाई

होइन तपाईँ तपाईँहरू नै प्रोभाइड गर्नुहोस् त्यही सजिलो हुन्छ होला है

कतिजस्तो लाग्छ होला ए मतलब तपाईँहरू पिक पनि गरिदिनुहुन्छ अनि लास्टमा अब सबै सकेर ड्रप पनि गरिदिनुहुन्छ ए हुन्छ हुन्छ हुन्छ ठिकै छ नि त त्यसो भए त अन्त होटेलको चाहिँ के कसो लाग्छ होला हौ म चाहिँ अब घुम्ने जग्गाको हिसाबले बसौँ भनेको अन्त अब कम्ती घुम्ने जग्गा छ भने त म फर्किहाल्छु एकदिन बसेर अलिक छ भने चाहिँ दुई दिन जस्तो बसेर मतलब थ्री नाइट्स फोर डेजको टुर जस्तो हुन्छ नि त्यस्तो गरौँ भनेर हजुर ज्यादा बस्दा त मिल्छ होला नि त हजुर कति जस्तो हुन्छ चार दिनको चाहिँ फोर थाउजन गर्नु सक्नुहुन्छ थाउजन गरेर पर नाइट ए कति जस्तो मिल्छ होला हजुर चार दिनको हुन्छ है हुन्छ हुन्छ हुन्छ अन्त घुम्ने जग्गाहरू पनि भनिदिनुहोस् न मलाई अलिकति के कसो हुन्छ हजुर हजुर टाइगर हिल चाहिँ मतलब के कसो स्पेसेलिटीहरू ए हजुर हजुर म बिहानै जानुपऱ्यो त्यसो भए आएको भोलिपल्ट जाँदा भइहाल्यो हजुर अँ हजुर हुन्छ हुन्छ हजुर त्यो चाहिँ के होला ए मतलब त्यो तपाईँको उयो टाइपको के भन्नु अब तपाईँको त्यो गार्डन टाइपको त्यस्तो टाइपको हो हजुर घुम्ने घुम्ने जग्गा जस्तै हजुर हजुर हुन्छ हुन्छ ए हजुर हजुर हजुर ए ठिकै छ ठिकै छ अरू चाहिँ कुनै हजुर हजुर हजुर ए ठिकै छ ठिकै छ त्यसो भए कति जस्तो लाग्छ होला हौ होल प्याकेज चाहिँ सबै मिलाएर हजुर हजुर ए हुन्छ हुन्छ ल म तपाईँलाई कन्फर्म गरेर कल ब्याक गर्छु नि ल हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू ल हुन्छ हुन्छ